अञ्जु दी हेर्नु न मैले अस्ति स्वेटर किनेको थिएँ नि त्यो स्वेटर नकिन्नुहोस् ल त्यो स्वेटर त राम्रो रहेन रहेछ मैले एकपल्ट धोएको थिएँ कि बिचबिचबाट त धागोहरू चुँडिएर होइन त्यसबाट त छ्यान्द्रै छ्यान्द्रा पो भयो राम्रो रहेनछ होइन नकिन्नु है तपाईँले अरूलाई पनि भनिदिनु राम्रो लागेन मलाई त होइन एकदमै राम्रो रहेनछ म त राम्रो लागेको थियो तर बादमा त त्यस्तो राम्रो रहेनछ त्यसको क्वालिटी होइन लास्टमा त कलरहरू पनि गयो त्यसको सबै फेडेड भयो होइन राम्रो रहेनछ दिदी नकिन्नु होइन राम्रो लागेन बिचबिचबाट चुँडिएर चुँडिएर भयो त्यसलाई अब सिलाउनु पनि मिल्दैन होइन त्यो स्वेटर त अब यसले यस्तो बुनेको भएर नकिन्नु दिदी